मैले एउटा इलेक्ट्रिक ब्ल्याङकेट किनेको थिएँ त्यसको राम्रो गुण चाहिँ के लाग्यो भने त्यसमा चाहिँ बुढाबुढीलाई जाडोमा चाहिँ बिमारीहरूलाई बुढाबुढीलाई तातो हुँदोरहेछ तर त्यसको एउटा फेरि अर्को पक्षमा हेऱ्यो भने त्यो अब इलेक्ट्रिकमा जोडिएको हुन्छ र त्यसले त्यसभित्र मसिनो मसिनो तारहरू भएको कारणले गर्दाखेरि त्यो अब कुनै समयमा त्यो तारहरूमा करेन्ट फ्लो हुनसक्छ र बुढाबुढी मान्छेलाई अलिकति खतरा पनि लाग्यो यसमा दुईवटै छ रा राम्रो पक्ष पनि छ नराम्रो पक्ष पनि भएको कारणले गर्दाखेरि प्रडक्ट चाहिँ अब ठिकै लाग्यो थ्याङ्कक्यु